म नेपाली भएको कारणले गर्दाखेरि विशेष गरी गुन्द्रुक सिन्की किनामा जस्ता खाद्य पदार्थहरू मेरो एकदमै मन पर्ने व्यञ्जनहरू हो

यसलाई तयारी गर्दाखेरि

म गुन्द्रुकको विषयमा भन्नुपर्दाखेरि गुन्द्रुक बनाउनु एकदमै सजिलो छ यसमा लसुन प्याज गोलभेडा र हरियो खेर्सानीको प्रयोग गर्छु